हाम्रो समुदायमा अभ्यासमा रहेका परम्परागत कृषि अभ्यासहरूको बारेमा बताउनु पर्दा परम्परागत रूपमा भन्नु पर्दा कोदालोले आली ताछ्ने गर्छ बारी जोत्नकालागि हलो जुवाको प्रयोग गर्छन् विशेष गरी धान रोप्नका लागि चाहिँ दाँते लगाउनु फ्याउरी लगाउनु आदि अनि ऋतु ऋतुचक्रअनुसार रोपाईँ कार्य सम्पन्न गरिन्छ जस्तै श्री पञ्चमीमा मकै रोप्छ बैशाख महिनामा बिउ छर चरा कराए पछि बिउहरू रोप्ने छर्ने कामहरू गर्छन् अनि असारको पन्ध्रमा धान रोप्ने गर्छ त्यसरी नै काराङ कुरुङ जाँदाखेरि आकाशमा जाँदाखेरि काँक्रा रोप्ने जस्ता जस्ता अब रोप्ने कामहरू गर्छन्